प्रविधिले समाचार उद्योगलाई मदत बहुत बहुत राम्रो प्रकारले गरेको छ होइन प पहिला त के भन्छ अरे लेटर लेखकको द्वारा पुग्ने गर्थ्यो त्यो खबरहरू हामीले सुन्नु पाउँदैन थियो र अहिले त के भन्छ अरे हाम्रो हात हातमा खबर आउने गर्छ अहिले प पहिला रेडियो निस्कियो त्यहाँबाट टिभी त्यहाँबाट मोबाइल अहिले त अहिले त बहुत सजिलो पारिदिएको छ होइन म मानिसहरूले बहुत स सजिलो पारिदिएको छ र के भन्छ अरे अहिलेको समय बहुत राम्रो भएको छ र जो कि यो पहिला थिएन जो अहिले अहिले भएको छ होइन अन्त के भन्छ अरे

प पहिला निस्कियो रेडियो र त्यसको बादमा निस्कियो टिभी र अहिले त त्योभन्दा सजिलो गरी त्योभन्दा सजिलो गर्दैछ मोबाइलको लागि म मोबाइल खोलिदिएर र यो यस्तो यस्तो यस्तो सजिलो गरिदिनुको लागि गभर्मेन्टलाई हामीले स्प्रिय गर्नुपर्छ र योभन्दा स सजिलो गरिदियोस् हाम्रो आ आउनेवाला आउनेवाला नानीहरूलाई योभन्दा रा राम्रो गरिदियोस् हाम्रो पालिमा यत्ति यत्तिको आइरहेको छ जो अब आन आउने नानीहरूले योभन्दा राम्रो राम्रो सुन्नु पाओस् होइन हामीले ता अहिले के भन्छ त्यो अहिले त घरमै बसेर सुन्नु पाउँछ जो पहिलाको मानिसहरूले घरमा बसेर सुन्नु पाउँदैन थियो कता कता जानुपर्थ्यो र गाउँघरमा के घटना भयो उनी उनीहरूले सुन्नु पाउँदैन थियो उनीहरूले केही सुन्नु पाउँदैन थियो